अब मैले म त अब के रे रिटायर्ड भएको मान्छे हो होइन मेरोमा जुन पेन्सनहरू आउँछ त्यो पेन्सनले मलाई पर्याप्त हुँदैन मेरो परिवारलाई मैले धान्नु सक्दिनँ तर अबबो मेरो करियर बनाउनु त म सक्दिनँ नै किनभने मेरो उमेर पनि गयो होइन तर करियरको खोजीमा भन्नुपर्दा चाहिँ मैले अहिले मैले अलिअलि अब त्यो प्लान्टहरू फुलको व्यवसाय गर्नु लागिरहेको छु त्यो फुलको व्यवसायलाई चाहिँ मैले इलाबोरेट गरेर अर्थात् बढाएर लाने कोसिसमा छु तर मेरो उमेरले भ्याउँछ भ्याउँदैन म सक्छु कि सक्दिनँ त्यसको निम्ति पनि मैले अब कोही मान्छे त राख्नुपर्छ होला तर पनि मैले केही त गर्नु पर्छ मेरो जीवन धान्नुको लागि मलाई त्यो मैले पाएको सरकारबाट जुन कम्ती रकम पेन्सनको रूपमा पाउँछु त्यसले मलाई पर्याप्त हुँदैन त्यसले गर्दा चाहिँ अब मैले फुलको खेती गर्ने सुरु गरेको छु तर अब अहिले ठुलो प्रकारले गर्नु सकेको छुइनँ मेरोमा जग्गा पनि कम्ती छ अनि सरकारले पनि मलाई कुनै सहुलियतहरू ती दिएर जग्गाहरू उपलब्ध मैले खोजेर गर्नु सक्यो भने चाहिँ मैले गर्नु सक्छु कि मेरो करियर त भन्नु सक्दिनँ तर मेरो जीवन उपार्जन गर्नुको लागि चाहिँ मैले त्यो काम गर्नु सक्छु कि फुलको खेती गरेर गर्नु सक्छु कि भन्ने मलाई लागेको छ म त्यतापट्टि लाग्छु होला